हलौ तपाईं टी गार्डनको राइटर बोल्नुभएको हो हजुर टी गार्डनको बारेमा तपाईंलाई अलिकति भन्नु थियो हाम्रो चियाको चाहिँ अब फर्स्ट प्लकिङ सेकेन्ड प्लकिङहरू हुन्छ हैन दुई पात एक सुइरो चियाको क्वालिटीहरू हुन्छ धेरैभन्दा धेरै राम्रो राम्रो क्वालिटीहरू हुन्छ र तपाईँले अलिकति यो कुरामा मलाई गरिदिन सक्नुहुन्छ बताइदिन सक्नुहुन्छ तपाईँको त्यहाँनिर हजुर तपाईँको गार्डनतिर चाहिँ वर्करहरू कस्तो छ के छ कतिजना छ तपाईँको वर्करहरू भनेर कुन चाहिँ टिपाइ कुन चाहिँ चिया कुन चाहिँ टिपाइ हुँदैछ अहिले दुईपात एक सुइरो हुँदैछ कि सेकेन्ड प्लक हो कि फर्स्ट प्लक हो थर्ड प्लकको हुँदैछ हजुर यो चाहिँ हजुर हजुर अहिले चाहिँ तपाईँहरूको चाहिँ थर्ड प्लक हुँदैछ हजुर हाम्रोतिर पनि फर्स्ट र सेकेन्ड प्लकिङ त सकियो अब थर्डको सुरु हुँदैछ चल्दैछ र हाम्रो पनि राम्रै चल्दैछ र क्वालिटीहरू चाहिँ तपाईँहरूको चाहिँ कस्तो छ चिया गार्डेनको हाम्रो त एकदमै राम्रो छ चिया गार्डनको क्वालिटीहरू हो हजुर आसामभन्दा चाहिँ चिया तपाईँहरूको चाहिँ आ हजुर हजुर हाम्रो पनि चाइनाको चाइनाको गाँछ चाहिँ ज्यादा नै छ आसामको चाहिँ अलिक कम्ती छ तर आसामको गाँछको चियापत्ती चाहिँ अलिक गहकिलो हुन्छ नि त है हजुर टेस्ट पनि राम्रो हो तर आसाम पनि राम्रै हो चिया हुन्छ हुन्छ बात हजुर बात गर्दै गरौँ न ल हुन्छ हुन्छ धन्यवाद थ्याङ्क यु